हाम्रो गाउँमा चाहिँ एकदमै राम्रो जग्गाहरू छ जस्तै खोला नाला होइन त्यसमा चाहिँ ठुलो बगरहरू चाहिँ छ होइन जसमा चाहिँ हामीले पिकनिक स्पोटहरू बनाउन सक्छौँ पर्यटकहरूको लागि स्विमिङ गर्ने पुलहरू बनाउन सक्छौँ होइन र खोलाहरू भन्दा अरू चाहिँ ठुलो ठुलो फल्सहरू छ होइन जसमा कि पर्यटकहरूको लागि एकदमै घुम्ने जग्गा बनाउन सक्छ होइन त्यसको लागि चाहिँ एकदमै बेसी मात्रामा हामीलाई सामानहरू चाहिएको हुन्छ होइन जस्तै अब त्यो फल्सहरूको छेउ छेउमा एकदमै सानो सानो पुल्सहरू लगाउन होइन त्यसको लागि धेरै समानहरू सामग्रीहरू चाहिन्छ होइन र जुन पिकनिक स्पोटहरू बनाउनका लागि एकदमै बस्ने जग्गा बनाउनु होइन त्यसको लागि पनि एकदमै धेरै मात्रामा समानहरू चाहिन्छ होइन त्यहीमात्र नभएर गाउँमा एकदमै राम्रो पाहाड भ्यू एकदमै कञ्चनजङ्घाको भ्युसहरू देख्ने एकदमै दामी डाँडाहरू छ होइन त्यसमा हामीले एकदमै होमस्टेहरू बनाएर होइन एकदमै पर्यटकहरू आएर बस्ने होमस्टेसहरू बनाएर सानो सानो पार्कहरू चिल्ड्रेन पार्कहरू बनाएर होइन एकदमै होमस्टेकै छेउमा एकदमै राम्रोसँगले पार्कहरू बनाएर त्यसमा एकदम फिसको माछा राख्ने एउटा पोन्डहरू बनाएर होइन राम्रोसँगले स्याहार सुसार गरेर एकदमै राम्रो जग्गाहरू बनाएर होइन त्यसको लागि धेरै कुराहरूको आवश्यक छ होइन आवश्यक पर्छ होमस्टेसहरू बनाउनको लागि एकदमै बेसी मात्रामा हामीलाई सिमेट्सहरू चाहिन्छ होइन घर होमस्टे बनाउनका लागि एकदमै बिल्डिङ बनाउनको लागि एकदमै बेसी सामग्रीहरू चाहिन्छ होइन र त्यो पार्क्सहरू बनाउनमा एकदमै बेसी समानहरू चाहिन्छ रड्सहरू एकदमै त्यो पुल्स जुन पिङहरू भयो होइन त्योहरू सबै चाहिन्छ र अरू भन्दाखेरि चाहिँ जुन हामीले जुन होमस्टे बनाउँछौँ त्यसमा जुन हामीले माछाहरू पनि राख्न सक्छौँ होइन जुन इन्भिजिबल ग्लास लगाएर माछाहरू पनि पाल्न सक्छौँ कलर कलरको माछा राख्न सक्छौँ होइन त्यो माछाहरू पनि हामीले किन्नमा आवश्यक हुन्छ हामीले धेरै कुराहरूको आवश्यक हुन्छ होइन जुन त्यो माछालाई राख्नको लागि पाल्नको लागि दिनदिनै पानी फेर्न पर्छ होइन यो पानी फेर्नको लागि एकदमै पाइपलाइनहरू चाहिन्छ होइन एकदमै राम्रो भ्यू देखिने डाँडाहरू छ होइन एकदमै त्यसमा होमस्टेहरू बनाएर पार्कहरू बनायो भने एकदमै राम्रो भ्यूहरू देखिने जग्गाहरू छ होइन खोलाहरूमा पनि एकदमै राम्रो पिकनिक स्पोट्सहरू र जुन फल्सहरू भयो एकदमै राम्रो देखिने होइन त्यसमा सानो सानो पुल्सहरू बनाएर एकदमै घुम्ने जग्गा होइन पर्यटकहरूलाई घुम्ने जग्गा एकदमै राम्रो छ